म मेरो पाहुनाहरूलाई खुसी भएर स्वागत गर्दछु उनीहरूको सत्कारका निम्ति हरदम तयारी हुन्छु घरमा पाहुनाहरू आउँदा मलाई धेरै खुसी लाग्दछ सानैदेखि मलाई घरमा आफन्त पाहुनाहरू आएका मन पर्थ्यो मनपर्छ उनीहरूसित समय बिताउन पाउँदा धेरै खुसी लाग्छ लाग्छ मानि मलाई मानिसहरूको नि मानिसहरूको लागि प पकाउन अति नै मनपर्ने खानामध्ये चिया पकौडा चाउमिन चिकन चिल्ली पर्क रोस्ट खिर अनि उनीहरूलाई मनपर्ने व्यञ्जनहरू बनाउन मनपर्छ